ए दिदी मैले अस्ति तपाईँकोबाट एउटा कुर्ती किनेको थिएँ नि त्यो कुर्ती त साह्रै राम्रो लाग्यो घेरा पनि साह्रै राम्रो अम्रेला डिजाइनको थियो नि साह्रै राम्रो लाग्यो त्यो त धेरै राम्रो घेरा भएको हल्का पनि डिजाइन पनि राम्रो भएको एकदमै राम्रो लाग्यो सबैले कस्तो धेरै मनपरायो त्यो कुर्तीलाई अँ सबैले राम्रो भन्यो मलाई पनि दामी लाग्यो कलर पनि राम्रो हेरेर किनेको रहेछु नि मैले मैले लगाएँ नि एकखेप लगाएर खिचे त्यो फोटो खिच्यो फोटो पनि कस्तो दामी आयो कस्तो दामी लाग्यो मलाई म फेरि अर्कोपल्ट पनि किन्छु तपाईँकोबाटै यो कुर्ती चाहिँ एकदमै राम्रो लाग्यो अँ जिउमा पनि फिटिङ भयो कपडा पनि ठिकै लाग्यो राम्रै लाग्यो एकखेप लगाए कपडा पनि राम्रै रहेछ गर्मीको लागि पनि ठिकै सिलगडीको गर्मी अहिले कस्तो धेरै छ कस्तो राम्रो रहेछ गर्मीको लागि चाहिँ शीतल अन्त शीतल भएकोले गर्दा धेरै राम्रो लाग्यो